दार्जिलिङ जिल्लाको इतिहास अब एउडा चाहिँ भारत स्वाधीन हुनुभन्दा अगाडिको र भारत स्वाधीन भइसकेपछिको इतिहास छ र भारत स्वाधीन हुनुभन्दा अघाडि चाहिँ भारतले स्वतन्त्रता पाउनुभन्दा अगाडि चाहिँ दार्जिलिङमा चाहिँ ब्रिटिसहरूले शासक गर्थे र उनीहरूले चाहिँ दार्जिलिङमा चाहिँ चिया खेतीको चाहिँ उनीहरूले चिया खेती गर्न थाले अनि उनीहरूले चिया खेती गर्दै अब दार्जिलिङमा धेरै अब जग्गाहरू पनि अब उनीहरूले बनाए बसोबास गर्नुको लागि अनि उनीहरूले अब दार्जिलिङमा टोय ट्रेन पनि दिए अनि यो गर्दाखेरि चाहिँ अब दार्जिलिङमा चाहिँ ब्रिटिसहरूले चाहिँ शासक गर्दाखेरि चाहिँ दार्जिलिङको बासिन्दाहरू चाहिँ एकदमै थिचोमिचो उनीहरूलाई चाहिँ एकदमै थियोमिचो गरेर राखेको थियो उनीहरूले केही बोल्नु पनि पाउँदैनथियो उनीहरूकोमा बोल्ने एउटा स्वतन्त्रता पनि थिएन उनीहरूले जे पायो त्यही बोल्न पनि पाउँदैनथियो उनीहरूले दार्जिलिङमा दार्जिलिङकै बासीहरूले पढ्न पनि पाउँदैनथियो उनीहरूको निम्ति स्कुल पनि बनिएको थिएन अनि पछि जब भारत स्वाधीन भयो अनि भारत स्वाधीन भएपछि चाहिँ दार्जिलिङमा स्कुलहरू बनिन थाल्यो अनि स्कुलहरू बनिएपछि यहाँका बासिन्दाहरूले पनि पढ्न पाए अनि यस्तो धेरै राम्रो कामहरू पनि हुँदै गयो अनि तर चिया श्रमिकहरूको चाहिँ भविष्य राम्रो भएन उनीहरूलाई चाहिँ दार्जिलिङ भारत स्वाधीन भएपछि दार्जिलिङ चाहिँ एउटा जिल्लाको रूपमा मात्रै रह्यो राज्यको रूपमा रहेन र पश्चिम बङ्गाल सरकारले नै हेर्नु थाल्यो पश्चिम बङ्गाल सरखारले हेर्दाखेरि चाहिँ दार्जिलिङमा चाहिँ चिया श्रमिकहरूलाई चाहिँ एकदमै चिया कमानमा काम गर्ने श्रमिकहरूलाई चाहिँ एकदमै कम्ती वेतन दिनु थाल्यो त्यो रोजगार एकदमै कम्ती एकदमै कम्ती वेतन दिने भएकोले गर्दाखेरि उनीहरू चाहिँ एकदमै गरिबी रेखाको रेखाभन्दा पनि तलको भएर चाहिँ जीवन निर्वाह गर्ने गर्छन् र सरकारले अब यस यो विषयमा ध्यान पनि दिएको छैन र अब यहाँको मानिसहरूलाई बाँच्नु चाहिँ धेरै गाह्रो भइरहेको छ र यो विषयमा लिएर चाहिँ अब सरकारले पनि हेरिदिनु पर्छ भन्ने चाहिँ मलाई लाग्छ